भाइ तपाईँ अहिले वर्तमानमा चाहिँ के कामहरू गर्नुहुँदैछ है केही व्यवसायहरू गर्नुहुँदैछ भने के व्यवसायहरू गरिरहनु भएको छ अलिकति बताइदिनु होस् न